हामी चाहिँ बिहान खाजा खान्छौँ बिहान खाजामा अब बनाउँछौँ हामी रोटी सब्जी दाल अचार यस्तो चिया अब त्यसरी खा बिहान खाजा मात्रै खान्छौँ बाह्र बजी खाना खान्छौँ भात भात दाल सब्जी त्यसरी बनाएर अब खान्छौँ बारीकै अब सब्जीहरू हरियोपरियो त्यस्तोहरू हामी बनाउँछौँ अन्त त्यहाँदेखिन्को हामीले बिहीबारको दिन खाँदैनौँ माछा मासु खाँदैनौँ बिहीबारको दिन अब माछा मासु बिहीबार शनिबार हामी खाँदैनौँ हामी सब्जीहरू खाने खान्छौँ कोही इष्टमित्र पाहुनाहरू कोही आए भने पनि हामीले अब सब्जी नै खुवाउँछौँ बिहीबार र ऊ यो बिहीबार र शनिबार चाहिँ हाम्रो सब्जी नै हुन्छ अन्त उयस अरू दिन चाहिँ अब घरको कुखुराहरू काटेर अब बनाउँछौँ पाहुनाहरू आउँदाखेरि हामी पनि खान्छौँ बिचमा माछा मासु सब्जीहरू त्यसरी खान्छौँ बि उयसमा चाहिँ अब बिहीबार र शनिबार छोडेर अरू दिन चाहिँ अब सब्जीहरू माछा मासु त्यस्तोहरू चलिराखेको हुन्छ तर अब घरको कुखुराहरू खान्छौँ हामी त्यसरी अब ऊ यो चाहिँ खाँदैनौँ बिहीबार र शनिबार चाहिँ अब उसको साई बाबाको अब उयसको व्रतहरू व्रत त अब राख्ने होइन अब बार्ने चाहिँ अब त्यसरी अब ऊ यो गर्छौँ त्यो उयोहरू चाहिँ खाँदैनौँ त्यस्तो गरेर